जलपाइगुडीमा सबै खेतीहरू रोप्छ धान कोदो मकैहरू सबै रोप्छ अनि बजारमा लगेर बेच्ने पनि गर्छ कहिलेकाहीँ त्यहाँबाट सागसब्जीहरू सबै आलु टमाटर प्याज कोपीहरू यस्तो फुलकोपी बन्दकोपीहरू यस्तो मुलाहरू यस्तो हरेक थोक सब्जीहरू रोप्ने गर्छ अन्त त्यो सब्जीहरू लगेर कहिले कहिले उनीहरूले त्यो बजारमा लगेर बेच्ने पनि गर्छ बजारमा बेचेर त्यहाँबाट यता त्यो सठ मर्यो हौ घाँटीमा के अल्झियो अल्झियो त्यहाँबाट त्यो सागसब्जीहरू बेचेर उनीहरूले कहिलेकाहीँ बेच्ने पनि गर्छ बजारमा त्यहाँबाट बजारमा बेचेपछि उनीहरूले अब त्यो फसलबाट अलिअलि उयो नुन तेलहरू किन्ने पनि गर्छ उनीहरूले सागहरू रोप्छ यता इस्कुसहरू रोप्छ यता बैगुनहरू रोप्छ बैगुनहरू रोप्छ उता उयो भिन्डीहरू रोप्छ भिन्डी टमाटरहरू सबै रोप्छ त्यहाँनिर त्यति रोपेर उनीहरूले फसलबाट त्यही फसलले अब उनीहरू खाने पनि गर्छ बेच्ने पनि गर्छ उनीहरूले कहिलेकाहीँ त्यहाँबाट खाने गरेपछि अब उनीहरूलाई अब सब्जीको दुःख पनि अब अलिअलि अब त्यो बेचेकोले अब सब्जीको दुःख पनि अब उनीहरूलाई त्यति साह्रो हुँदैन होला अब कहिलेकाहीँ उनीहरूले अब त्यो धान कोदो मकैहरू पनि अब उनीहरूले खाने पनि गर्छ कहिलेकाहीँ उनीहरूले बजारमा बेच्ने काम पनि गर्छ उनीहरू त्यहाँबाट

भयो भाइ हइट वाक्कै लाग्ने